मलाई मन पर्ने समाचार पत्र चाहिँ हिमालय दर्पण हो र हालैमा म द टाइम्स अब् इन्डिया पढने गरिरहेको छु र यी दुई एक अर्कामा कसरी फरक छन् त भन्दा सर्वप्रथम यी दुइको भाषा अलग छ हिमालय दर्पण नेपाली भाषामा प्रसारण हुन्छ भने टाइम्स अब् इन्डिया अङ्ग्रेजी भाषामा हुँदछ दोस्रो चाहिँ हिमालय दर्पणले विशेषतः दार्जिलिङ भेकका खबरहरूलाई बढी मात्रमा महत्त्व दिएको पाइन्छ भने द टाइम्स अब् इन्डियाले चाहिँ सम्पूर्ण भारतवर्ष साथै देश विदेशका खबरहरू पनि ख खबरहरूलाई पनि महत्त्व दिँदछ